विभिन्न शैलीका पकवानहरू पकाउने अनुभव भन्नुपर्दा चाहिँ म त अब खाना त तिन टाइमको खाना म नै बनाउनुपर्छ किनभने म त एउटा अब आमा पनि भएँ हाउस वाइफ पनि भएँ गृहणी पनि भएँ त्यही भएर अब खाना त म बनाई नै रहन्छु खाना बनाउनु त मलाई त्यस्तो गाह्रो अप्ठ्यारो पनि लाग्दैन किनभने बनाएर बनाएर एउटा आदतजस्तै भइसक्यो सबै खानाको बनाउने आइटमहरू पनि जान्दछु कुनै कुरो जानिनँ भने पनि अहिले त सजिलो इन्टरनेटको जमाना छ फोनमा गुगललाई सोध्यो भने बताइदिइहाल्छ त्यही हेरेर सिकी पनि हाल्छु बनाउनु त मलाई त्यस्तो अप्ठ्यारो लाग्दैन तर अब कोही चिजहरू त्यस्तै जानेको छुइनँ मलाई बनाउनु पुरा इच्छा लागिरहेको छ त्यो त म फोनमा इन्टरनेटमा हेरेर पनि बिस्तारी गरेर भए पनि सिकेर बनाएर दिन्छु नानीहरूलाई खाना बनाउनु त मलाई एकदमै मनपर्छ पनि हो इच्छा पनि लाग्छ अब साथी भाइहरू पनि आउँछ आफ्नो मान्छेहरू पनि आएको हुन्छ उनीहरूलाई बनाएर दिनु पनि मलाई एकदमै मनपर्छ फेरि मिठो मिठो खाना बनाएर अरूलाई दिँदाखेरि अरूले मलाई राम्रो भयो मिठो भयो भन्दा अझै धेरै नै खुसी लाग्छ मलाई त्यही भएर अब खानाहरू बनाउनु चाहिँ मलाई चाहिँ अप्ठ्यारो चाहिँ लाग्नु चाहिँ लाग्दैन है किनभने अब मलाई बनाउने एउटा आदत पनि भइसक्यो सजिलो पनि लाग्छ